अँ हो त अँ हो त को बोलेको ए अँ अँ अँ अँ भन न भाइ ए अँ घुम्ने जग्गाहरू त राम्रो छ हाम्रो यहाँ छ त हो भाइ ए अँ कहाँको हो तिमी चाहिँ ए अँ अँ अँ अँ दाम त अब यता सबै गाडी भाडा साडी भाडा होटेलसोटेल गरेर र तपाईँको बिस तिस हजार जति लाग्छ अँ अलिकति हुन्छ मिलिहाल्छ आउनुहोस् न तपाईँ ए हजुर मलाई एकदिन अगाडि फोन गर्नुहोस् है ए हजुर घुम्नु चाहिँ कहाँ कहाँ जानुहुन्छ तपाईँहरू

ए तपाईँ त्यो बाह्र पोइन्टहरू हुन्छ त्यहाँपछि सेभेन पोइन्ट एउटा थ्री पोइन्ट छ तपाईँको अब ए हजुर बाह्र पोइन्ट नै जानुहोस् न अब बाह्र पोइन्टमा चाहिँ तपाईँको त्यो मिरिक पर्छ दुईटा पोइन्ट त्यहाँको फर्स्टचोटि पर्छ सिमाना छ त्यहाँ अरू त्यहाँबाट बजारमा साइट सिन त्यहाँबाट रक गार्डेनहरू नि पर्छ तपाईँको ए अँ ए अँ अन्त तपाईँहरू चाहिँ कति तारिख आउनुहुन्छ ए हजुर कति तारिख आइपुग्नुहुन्छ तपाईँहरू यहाँ ए हजुर हजुर भनेपछि कति बजेको फ्लाइट छ तपाईँको ए नौ बजेको भनेपछि दस दस बजे त आइपुग ल्यान्ड गर्नुहुन्छ तपाईँहरू ए हजुर हजुर म गाडी पठाइदिन्छु कि हजुर हजुर हुन्छ तपाईँहरू कतिजना आउनुहुन्छ ए हुन्छ हुन्छ मलाई बेलुका वाट्सएपमा टेक्स्ट गर्नुहोस् न हुन्छ हुन्छ ल ल